हेलो दृश्य उयो क फोन कम्पनी बोल्नुभएको हो ए तपाईँकोमा अहिले कस्तो कस्तो मोडलको फोनहरू आएको छ होला है मलाई फोन चाहिएको थियो कि मलाई कम्ती रेन्जकै चाहिएको कि अब नोकियाहरू छैन होला है ए मलाई चाहिँ अलिक कम्ती रेन्जकै चाहिएको थियो कि अन्त पहिला पनि मैले उयोमै तपाईँको कम्पनीबाट पहिला किनेको अन्त चाहिँ नम्बर भएर कल गरेको कि अन्त के अरे अहिले चाहिँ कस्तो कस्तो छ भनेर नि हजुर इ मतलब इन्स्टलमेन्टमा है राम्रो चाहिँ कुन चाहिँ छ होला है ए भनेपछि मैले चाहिँ भिभोहरू लिँदा राम्रो हुने रहेछ है त्यसको

दाम कति छ होला है ए हजुर हजुर मलाई चाहिँ बेसीको पनि होइन हो अब कम्ती रेन्जको त अब कम्ती रेन्जको चाहिँ कस्तो हुन्छ त्यसको ब्याकअप ए हो मैले भनेको तपाईँले भन्नुभएको त्यो ए राम्रो के अरे कुन चाहिँ नाम पो भन्नुभयो मलाई त नाम पनि आउँदैन त्यति साह्रो कि ए अँ भने पछि तपाईँले अघि भन्नुभयो महिनाको किस्तीमा पनि लानु सक्छ भनेर भन्नुभाएको भन्नुभयो कि अन्त मेरो नानीको लागि चाहिएको थियो कि अब नानीहरूलाई त अब म त अब कम्ती नै किनौँ भनेको थिएँ अब राम्रो खालको राम्रो खालको त अब के अरे तपाईँले त्यो के अरे महिनामा किस्तीमा लिनु पनि हुन्छ भन्यो भने त राम्रै खालको किन्नु पर्यो भनेर सोच्दैछु हो म तपाईँ ए तपाईँकोमा म कहिले आउँदाखेरि चाहिँ अब ऊ यो हुन्छ होला है भनेपछि अँ किस्तीमा लानुको लागि चाहिँ मैले के ल्याउनुपर्छ कि के के गर्नु पर्यो ए हुन्छ हुन्छ म त्यसो भए म नानीलाई पनि लिएर आउँछु म र नानी आउँछु मेरो नानीको लागि चाहिएको कि अन्त हुन्छ हुन्छ धन्यवाद ल